खेल र कुद भन्ने दुई शब्दका मेलबाट खेलकुद शब्द बनेको हो यस शब्दले मन बहलाउन वा व्यायामको निम्ति खेल्ने र कुद्ने काम भन्ने बुझाउँछ त्यसैले यदि मन बहलाएर एकजना मानिस खुसी छ भने त्यस मानिसलाई रोगले भेटाउँदैन औ त्यो मानिसको स्वास्थ्य राम्रो हुन्छ अहिले यो युगमा खेलकुदलाई धेरै नै महत्त्व दिने गर्दछ त्यसैले अहिलेको वर्तमान समयमा खेलकुदमा धेरै पैसाहरू खर्च गर्ने गर्दछ त्यो खेलकूदमा किन चाहिँ यति धेरै पैसा हालेको त भन्ने प्रश्न आउन सक्ला तर यदि तपाईँले खेलकुदमा भाग लिनुभयो भने त्यति समयको निम्ति तपाईँ नराम्रा कुराहरूदेखि टाढा रहनुहुन्छ त्यसले पनि स्वस्थ जीवनशैलीमा धेरै नै योगदान पुऱ्याउँदछ साथै खेलकुद आफैले पनि हामीलाई स्वस्थ्य राख्दछ हामीले हामीले खेलकुदतिर अग्रसर रह्यौँ भने हामी हाम हाम्रो वेट पनि लस गर्दछौँ साथै हामी स्वस्थ रहन सक्दछौँ हाम्रो वेट बढ्दैन अनि हामीले अब आफ्नो सारा शरीरमा इनर्जी पनि प्रदान गर्दछौँ साथै हाम्रो शरीर फ्लेक्सिबल पनि हुँदछ जो सजिलोसँग केही कुरामा ठोकिँदा हामी सजिलैसँग हानि अथवा हामीलाई चोटपटक पनि लाग्दैन त्यसैले खेलकुदले स्वस्थ्य जीवनशैलीमा योगदान पुऱ्याउँछ भन्ने मलाई लाग्छ कसरी भन्दा मैले अघि पनि भनिसकेँ र अहिले पनि के भन्न चाहन्छु भने अहिले खेलकुदमा हाम्रा सरकारले पनि धेरै पैसा हालिरहेको छ र हामी पनि खेलकुदतिर अग्रसर रहनुपर्छ किनकि खेलकुदले हामीलाई स्वस्थ्य राख्नसक्छ खेलकुदले हाम्रो शरीरमा शरीरमा वेट आउन दिँदैन र त्यसैले शारीरिक रूपमा पनि हामी तन्दुरुस्त रहनसक्छौँ साथै खेलकुदको अर्थमा नै त्यहाँ बुझाएका छन् कि खेल्ने र कुद्ने काम के कसको निम्ति भन्दा एउटा एउ एकजना मानिसको मन बहलाउन या व्यायामको निम्ति खेल्ने र कुद्ने काम भनिएर खेलकुदको अर्थले नै बुझाएका छन् त्यसैले मलाई लाग्छ खेलकुदले स्वस्थ जीवनशैलीमा योगदान पुऱ्याउँछ